ओ मिना सुन न मैले एउटा लास्ट विकमा लास्ट विकमा एउटा कुर्ती किनेको थिएँ कि कस्तो राम्रो कलर त यी मालबजारबाट किनेको हो अन्त मलाई पुरा मनपर्यो मेरो दुई तिनजना साथीहरूले पनि किनेको रहेछ कि त्यो सुन न रङ पनि नजाने दुई तिनपल्ट धोएँ कि फिटिङ पनि एकदम फिटिङ पुरा मनपर्यो हो लेन्थ पनि ठिकैको छ त्यसको मजाको छ हो अन्त के अरे मतलब पुरा मनपर्यो त्यो हो साथीहरूले मलाई म किन्छु नि बेच न भन्दैथ्यो कहाँ बेच्नु नि मैले दाम पनि एकदम ठिकैको हालेको छु त्यस्तो बेसी पनि छैन त्यस्तो कम्ती पनि होइन कि तर एकदम मनपर्यो क्वालिटी पनि दामी क्वान्टिटी पनि दामी हो अन्त सुन न तिमी पनि किन्छौ भने भन है मलाई म त्यो दोकानमा लान्छु तिमीलाई ल